मैले फिलहाल एक हप्ता अगाडि चाहिँ एभोन एलोक्ट्रोनिक्सबाट चाहिँ एउटा स्यामसङको चार्जर किनेको थिएँ है अनि त्यो चार्जर चाहिँ अब हुनु त अब आफ्नै फोनको चार्जर जस्तो त कुनै पनि प्रडक्ट हुँदैन नट अनली चार्जर जुन चाहिँ अब फोनसँग आएको जुन चाहिँ एयर एयरफोनहरू हुन्छ त्योहरू अब फाल्टो किन्दा त अब त्यही आफ्नै फोनको जस्तो त हुँदैन तर पनि मलाई एकदम जरूरत थियो तर मैले अब किनेँ दोकानमा गएर किनेँ अनि त्यहाँ दोकानको दादा पनि एकदमै हम्बल हुनुहुन्थ्यो मज्जाले अब कस्टमरसँग कसरी बात गर्नुपर्ने एकदमै ही वज भेरी नाइस टु मी अनि मैले चाहिँ अब त्यो चार्जर किनेर ल्याएँ तर अब त्यो चार्जर किनेर ल्याउँदा चाहिँ अब मैले फर्स्ट चार्ज हालेँ अन्त चार्ज हाल्दा चाहिँ अब जुन चाहिँ मेरो फर्स्ट अब फर्स्ट कपी छ मेरो जुन चाहिँ त्यो मेरो फर्स्ट फोन किन्दा आएको चार्जर छ त्यो सेम एकदमै फास्ट चार्जिङ एक त अनि अर्को कुरा भन्नुपर्दा चाहिँ अब विदिन अब कति भन्नु अब थर्टी आवर्समै अब फुल चार्ज हुने अनि अब पहिलाको फोनले चाहिँ मेरो अब चार्ज गर्दा चाहिँ फास्ट चार्जिङ त फास्ट चार्जिङ हुन्थ्यो तर फोन बिचमा हिट हुन्थ्यो पुरा डरैलाग्दो हिट हुन्थ्यो अनि त्यही कारण चाहिँ मैले चार्जर एक्सचेन्ज गरेको थिएँ अनि यो जुन चाहिँ नयाँ चार्जर किनेँ मैले एभोन एलोकट्रोनिक्सबाट त्यो चार्जरले चाहिँ अब मेरो फोनलाई हिट पनि त्यस्तो दिएन अनि विदिन अब सर्ट पिरियडभित्र नै अब मेरो फोन चाहिँ फुल चार्ज भयो हो अनि त्यसले गर्दा चाहिँ म एकदमै खुशी छु अनि म एभोन इलोक्ट्रनिक्सलाई चाहिँ थ्याङकयू भन्न चाहन्छु